मेरो सबभन्दा फर्स्ट ट्रेकिङ हो मलाई त बहुत मजा आयो ट्रेकिङमा म मेरो दुईवटा साथीसँग गएको थियो हामी तिन चार दिन जस्तो बस्यौँ त्यहाँ हामी बिहान नै जान गएको थियो त्यहाँ अन्त बेलुकाभन्दा चाहिँ हामी त्यतै त्यहाँ एउटा ढाबा भन्ने लामा ढाबा त्यहाँ कस्तो मजाको खानाहरू पाउने ल्या त्यहाँको सबै मान्छेहरू पनि राम्रै थियो त्यहाँ अन्त लामा ढाबामा वाइफाईहरू केही चिन्ता छैन हामी तिनजना साथी चाहिँ त्यहाँ मजाले खाँदै सुत्यौँ तिनीहरूसँग बात गऱ्यौँ त्यहाँ स्विमिङ पुल पनि रहेछ हामी त्यहाँ स्विमिङ गऱ्यौँ मजा आयो अन्त त्यता घुम्ने जग्गा पनि यत्ति थियो अन्त हामी बिहान हुँदा चाहिँ ट्रेकमा जान्थ्यौँ हो हामी त्यहाँ ट्रेकिङमा जाँदा खोलातिर नुहाउँथ्यौँ अन्त यहीँ त्यहीँ खोलामा हात्तीहरू पनि भेटाउँथ्यो अलिकति कतिवटा दुई तिनवटा जस्तो हात्ती भेटाउँथ्यो अन्त हामीले फेरि बेलुका हुँदा फेरि हामी जाँदै त्यो ढाबामा जानु किनकि बेल बेलुकी भयो भने त त्यहाँ हात्ती आउनेहरूले हा यत्ति त्यो भएर हामी त्यत्ति ड डर लागेर चाहिँ नि हामी तिनजना गयौँ हामी ढाबामा बसिदियौँ त्यसको बाद त्यहाँ ढाबामा हामी फेरि त्यही आन्टीहरू त्यहाँको त कस्तो राम्रो थियो त्यहाँ हामीसँग पुरा फ्रेन्डली भयो फ्रेन्डली बस्नु लाग्यो सबैजना त्यहाँको त्यहाँ मालिकको पनि नाम चाहिँ रस शरण लामा त्यो शरण लामा चाहिँ त्यहाँ बस्दैन रहेछ उसको दाजु चाहिँ रहेछ त्यहाँ अन्त हामीले राति हुँदा त्यहीँ भातसात खायौँ चिकन रोटी यो सबै खायौँ अन्त त्यहाँ हामी फेरि अर्को दिनमा चाहिँ हामी गयौँ अर्को दिनमा हामी त आयौँ हामीलाई बाटोतिर स्याटिस हामीले साँप भेटायौँ त्यहाँ साँप भेटाउँदा झन् हामी फेरि त्यहाँ जङ्गलै जङ्गल त्यहाँ त्यहाँ जङ्गल जङ्गल त्यसमा त हामी जङ्गलै जङ्गलै लुक्यौँ अलिक हामीलाई बाघहरू जस्तो भेटाई हुन्छ जस्तो लागेको बाघ जस्तो लागेको हामीलाई त्यहाँ तर बाघ चाहिँ होइन रहेछ तर चितुवा चाहिँ हो त्यहाँ हामीले चितुवा देख्यौँ त्यहाँ मुजुर देख्यौँ त्यसको बाद खरायो हात्ती अझै बहुत जनावरहरू देख्यौँ हामीले त्यहाँ त्यता कस्तो मजा हामी त फेरि दुई दिन बाद फेरि अर्को दिन पनि आउँछौँ सोच्यौँ हामी त चार दिन त त्यहाँ बसेर हामी त्यहाँ सात दिन जस्तो बस्यौँ हामी त्यसको बाद दुई दिन बाद फेरि हामी गयौँ जाँदा जाँदा जाँदा हामीलाई त्यहाँ हामीलाई पुरा एट्र्याक्ट भयो हामी त्यहीँ बस्छौँ भनेर अब त्यहीँ बस्छौँ भनेर त्यहीँ बसिदियो अझै एक दिन बसेर त हामीलाई त्यही घरमा हात्ती पो आइदिएको त्यसको बाद हात्ती आएर त्यहाँ झन्डै हामीलाई चाहिँ केही गरेनछ त्यहाँ त्यता यो गुवाको रुख बाख्रा यो गाईहरू थियो खरायोहरू थियो त्यही लामा ढाबामा अन्त यहाँ हात्तीले चाहिँ केराहरू चाहिँ खानुआएको देखियो हात्ती केरा खाँदै जाने रहेछ राति हामी जस्तो दुई एक बजीतिर चाहिँ हात्तीहरू भेटाउने रहेछ त्यहाँ कत्रो ठुल्ठुलो हात्ती थियो त्यहाँ ठुलो हात्ती भेटाउँछ अन्त बाघहरू पनि आउने रहेछ दुई तिनवटा तर मैले मेरो र हमला गरेको बाघले तर म म मेरो साथीहरूसँग जुन बाँच्यौँ त्यसको बाद बाघले हमला गर्दा चाहिँ अन्त हामी गयौँ घर त्यसो त हामीलाई अर्को दिनको डर लाग्यो त्यही भएर हामी घर फर्कियौँ अन्त त्यत्ति नै